मलाई धेरै नभए पनि थोरै मलाई आउने गर्छ अन्त जसरी चराहरूलाई आकर्षित गर्नुको लागि चाहिँ मैले चाहिँ अन्नहरू हुन्छ नि अन्नहरू यसरी छरेर राख्नु सक्नुहुन्छ र विशेष जुन चाहिँ समय चाहिँ धान काट्नेहरू हुन्छ त्यो समयमा चाहिँ विशेष चराको जनसङ्ख्या अलिक बेसी मात्रामा देख्न सक्नुहुनेछ र त्यस बेला चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ जुन चाहिँ धान काटिसकेपछि खेतमा छरिएको जति पनि धानहरू छ तिनीहरूलाई लिएर एक जग्गा छरिदिन सक्नुहुनेछ र त्यसपछि चाहिँ त्यो धान खानको लागि चाहिँ जुन चाहिँ सुगा हुन्छ सुगा चरा त्यो चाहिँ एकदमै त्यसप्रति आ आकर्षित हुन्छ र चाहिँ त्यो खानु आउँछ र साथै अरू पनि धेरै आकर्षित गर्ने छ कुराहरू र त्यसमा अर्को चाहिँ के गर्नु सक्नुहुन्छ भन्दा चाहिँ कुनै पनि चल्लाहरू लिएर चल्लाहरू आँगनतिर छोडिदिनु भयो भने सिधै माथिबाट चिल वा काग या कुनै पनि गडुरहरूले त्यसमा त्यो देखी देख्नुसाथ उडेर आइहाल्छ र मैले चराहरूको लागि अन्न चाहिँ राख्दिने गर्छु विशेष कलचुडाहरू चाहिँ एकदमै राख् कलचुडालाई चाहिँ एकदम राखिदिने गदर्छु र अन्न साथै पत्तामा छोडिदिन्छु र उनीहरूले त्यो आएर जहिले पनि म घर पल्लोपट्टि राखिदिन्छु र उनीहरू आएर जहिले पनि खाने गर्दछन्